हजुर अब गीत अब मैले धेरैवटा कार्यक्रमहरूतिर गीत गाइसकेको छु अब म चाहिँ प्राय चाहिँ लोक है लोक पछि आधुनिक पनि गीत गाउँछु र अब गीत गाउँदा चाहिँ के हुन्छ भने चाहिँ अब गीत चाहिँ मलाई मन पर्छ अब है गीत गाउँनु चाहिँ मलाई मन पर्छ मानिसले अरू कुरा पनि कसैले इनजोई गर्छ कसैले अरू के के गर्छ तर म चाहिँ गीत गाउँछु किनकि गीत गाउँदा चाहिँ मलाई खुसी लाग्छ एक प्रकारले है अब प्रोग्राम यस्तो कार्यक्रमतिर मलाई बोलाउँछ बोलाउँछ भन्दा पनि अब है कालिम्पोङको क्षेत्रमा नि एउटा सङ्गठन छ जोसग जोसँग चाहिँ म उहाँहरूसँग चाहिँ एउटा अब एउटा लिङ्कमा बसेको छु र उहाँ पनि हाम्रै म पनि उहाँकै सङ्गठनमा छु त्यो अन्त हरेक कार्यक्रम चाहिँ त्यो प्राय भनौँ भने त्यही सङ्गठनले गर्छ त्यही भएर म पनि अब त्यो सङ्गठनको एउटा के अरे एउटा मेम् मेम्बर हुनुको कारणले गर्दा म पनि कोहीबेला अब है कार्यक्रममा अब भाग लिन्छु र म चाहिँ अब गीत गाउँछु तर गीत चाहिँ अब कोहीबेला अब कार्यक्रम हेरी हेरी हुन्छ कोहीबेला आधुनिक कार्यक्रम हुन्छ त्यसमा आधुनक गीतहरू कोहीबेला रो लोक हुन्छ लोक लोक कार्यक्रम छैन लोकको र कोही बेला चाहिँ अब यस्तो अब कार्यक्रम कसैको यादमा है अब कसैको यादमा है अब कसैको विमोचन हुन्छ कसैको त्यतिबेला हामी त्यस्तै प्रकारले अब गीतहरू गाउँने गर्छौँ र मैले गीत गाएको चाहिँ अब धेरै वर्ष भइसक्यो र अब गीत गाउँदा अब आधुनिक गीतहरू अहिले त धेरै निस्किसकेको छ है अन्त अब लोक गीतहरू पनि छ अबको लोक गीत है लोक गीत चाहिँ अब अहिले त कालेबुङ क्षेत्रमा पनि धेरै भइसकेको छ तर पहिला चाहिँ अब है पहिला त्यस्तो थिएन यो अब हाम्रो जुन यता कालेबुङ क्षेत्र भित्रमा त्यस्तो सङ्गीत है सङ्गीतकारहरू थिएन अब थियो तर अब जतिको अहिले जुन अगाडि बढ्दैछ त्यसरी बढ्थेन उनीहरू घरमै बसेर गीत गाउँथ्यो र प्राय हामी चाहिँ नेपालको सुन्थ्यो है नेपालको गीतहरू नेपालको गीतहरू सँगै नेपालको सङ्गीतकारहरूको आवाजमा हामी गीतहरू सुन्थ्यो तर अहिले चाहिँ हामीले कहीँ जानु पर्दैन गीत सुन्नुको लागि केही गर्नु पर्दैन हाम्रै यो अहिले जुन अहिलेको टेक्नोलोजीले गर्दा हामीले घर बसेरै हेर्न सक्छौँ र यी टेक्नोलोजीले गर्दा नै हाम्रो जुन कालेबुङ क्षेत्रमा पनि यस्तो यस्तो कलाकारहरू आइसकेको छ है यस्तो यस्तो क्षेत्रबाट आएको छ जुन चाहिँ हामीले खाली एउटा अब टिभीमा है टेलिभिजनमा मात्रै देख्थेँ क्यो त्यो पनि पहिला त ब्ल्याक एन्ड वाइटमा थियो अहिले अरू कुरा पनि आएको छ तर अब यो म सङ्गीत गीत गाउँछु है मलाई गीत गाउँदा चाहिँ एकदम खुसी लाग्छ तर अब यो मेरो गीत है मैले गीत गाइरहेको गीतहरू पनि हामीले काहीँ गएर हेर्नु पर्दैन हामीले घर बसेर नै देख्नु सक्छ है सबैको हातमा अहिले त मोबाइल छँदैछ है सबैले हेर्नु सक्छ र अब म गीत गाउँछु तर म यहाँ गीत गाउँनु भने चाहिँ म यहाँ चाहिँ गीत गाउँदिनँ किनकि अब अब अलिकति स्वास्थ्य ठिक छैन है गीत गाउँनुलाई त्यही भएर म गीत गाउनु चाहिँ सक्दिनँ अब म कार्यक्रम चाहिँ अब म स्कुल पढ्दा पनि धेरैवटा कार्यक्रम हुन्थ्यो म सबैमा पार्टिसिपेट भाग लिन्थेँ म सबैमा गीत गाउथेँ है अब नृत्य चाहिँ मैले अब गरिनँ तर गर्थेँ भन्दा पनि अब त्यस्तो चाहिँ गर्दिनँ जस्तो मैले गीत गाउँछु र गीत गाउनुमा म चाहिँ यति साह्रो अब म आफैलाई राम्रो भन्दिनँ तर पनि अब म चाहिँ गीत गाउनुमै अगाडि बढेर जानेछु त्यसमा चाहिँ मलाई किनकि मैले सोचिसकेको छु यदि मैले गीत गाउँदै गएँ भने म केही न केही पछि हुन्छु है पछि अब भविष्यमा म केही न केही भएर हुन्छु भनेर चाहिँ मलाई आसा लाग्छ किनकि अब अहिलेको गीतहरू सुन्छु अहिलेको गीतहरूमा पनि आधुनिक गीत हुन्छ र अब अहिलेको जुन गीतहरू छ नि त्यो चाहिँ पहिला पहिलाको जुन पहिलाको लोक गीत जस्तो हुँदैन है अन्त अहिलेको लोक गीतहरू पनि अलिकति आधुनिक नै है अलिक बद्लिएर आएको जस्तो लाग्छ र चाहिँ मिसिएको जस्तो छ है तर अब जुन र गीतहरू गाउने सङ्गीतकारहरू चाहिँ धेरै छ तर त्यस्तो सङ्गीतकार चाहिँ छैन अहिले है अब चाहिँ हामीले अब हामी चाहिँ आफ्नो भन्नु भन्दा चाहिँ हामीले चाहिँ आफ्नो कल् अब पहिलाको जुन संस्कृत है हाम्रो कल्चर है संस्कृतलाई बचाउँनु हो भने चाहिँ संस्कृतलाई अब अगाडि बढाउनु हाम्रो यो कल्चर नेपालीको बढाउनु भने चाहिँ हामीले नेपालीको जस्तै गर्नु पर्छ यसमा चाहिँ कुनै अब फि मिसाउनु हुँदैन आधुनिक नेपाली आधुनिक लोकहरू मिसाउनु हुँदैन आधुनिकको आधुनिकमै लोकको लोकमै यसरी चाहिँ पछि हामी नेपाली र नेपालीको जुन जाति छ संस्कृत हौ त्योलाई चाहिँ हामी बचाएर राख्न सक्छ है